मलाई चाहिँ नेपाली भाषा पुरै मन पर्छ होइन नेपाली भाषामा के मन पर्छ भन्दाखेरि त्यही अनुवाद वाग्धारा सारांशहरू ऊ त्यहाँको पत्र लेखन निबन्ध होइन तिनीहरू मलाई पुरै मन पर्छ त्यही हो एउटा त्यो चाख लाग्दो नेपाली भाषाको चाहिँ मलाई त्यही उखानहरू चाहिँ धेरै मन पर्छ